दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानीय आवास विकल्पहरू के के छन् भने अहिले भर्खरै चल्दै गरेको होम स्टे मान अहिलेको समयमा एकदमै चल्ती छ मानिसहरूले जगा जग्गामा होम स्टे खोलेर आउने टुरिस्टहरूलाई एउटा विकल्प दिने मानिसहरू तर्खरपट्टि लागेका छन् र यसै क्रममा होटेल्सहरू छ मानिसहरू रेन्ट लिएर रुम रुम रेन्ट लिएर पनि बसोबासो गर्ने विकल्पहरू मानिसहरूकोमा उपलब्ध छ टुरिस्टहरूकोमा र यी विकल्पहरूले सम्पूर्ण जिल्लाको समग्र आवास र घर जग्गाको प्रवृतिलाई आर्थिक रूपमा धेरै धेरै प्रभावित अथवा प्रतिविम्बित पनि गर्दछ कारण जति हामीले यहाँनेर सुख सुविधाहरू बहिरबाट आउने टुरिस्टहरूलाई हामी दिन सक्छौँ त्यति नै यस क्षेत्रमा टुरिस्टहरूको आगमन भएको हुनाले यस क्षेत्रको सम्पन्नता तथा आर्थिक स्थिति सुदृढ भएर जानेछ र त्यसलाई आर्थिक अवस्था सुदृढ भएपछि यहाँको विकासको क्रम अझ तीव्र गतिमा अघि बढ्दछ भन्ने पनि प्रतिविम्बित गर्छ र सानो घरको भाडा यहाँनेर चार हजार पाँच हजारमा एउटा एउटा दुइवटा कोठाको कोठाको घर हामी पाउन सक्छौँ र काम शिक्षाका लागि आउने मानिसहरूको लागि पनि पर्याप्त आवासका विकल्पहरू उपलब्ध छन् यहाँनेर यहाँनेर होम स्टे यहाँनेर होटेल्सहरू यहाँनेर हस्टेल्सहरू यहाँनेर रुम किराया भाडामा लिएर पनि मानिसहरू बसोबोसो गर्ने विकल्पहरू उपलब्ध छन्